हेलो हजुर हो त ए हजुर हजुर का कालो भोग र बादशाह ए हजुर कालो नुनिया र बादशाह भोग छ त हजुर हजुर ए हजुर हजुर ए हजुर हजुर अहिले चामलहरूको दामहरू त धेरै नै बढेको छ झन् यो पलाउहरू बहाउने भयो है यो कालो नुनिया यो बादशाह भोगहरूको त दाम त अब पहिलाकोभन्दा धेरै नै बढेको छ तरै पनि अब अहिलेको मार्केटिङ है ऊ यो हेरेर रेटहरू हेरेर गर्दाखेरि चाहिँ अब तपाईँले यहाँबाट लानुभयो भने चाहिँ एउटा होम डेलिभरीको होइन त्यो चार्जेसहरू इनक्लुडिङ गर्दाखेरि चाहिँ कालो नुनियाको चाहिँ तपाईँको पर्छ घरै पुऱ्याएर हो भने चाहिँ छ सय रुपियाँ लिन्छु हो अनि बादशाह भोगको चाहिँ हजुर हजुर बादशाह भोग चाहिँ अलिकति महँगो नै पर्छ अन्त त्यो चाहिँ हजुर त्यसको चाहिँ अलिकति साढे सातहरू जति पर्छ हजुर

हजुर त्यो चाहिँ म यता ऊ यसलाई पनि सोद्छु कि एकपल्ट यहाँनिर अब हाम्रो ऊ यसलाई पनि अलिकति सोद्छु ओर्छु र पनि तपाईँलाई म अब कालो नुनियाको चाहिँ अब बजारकै सबैमा अब मार्केटको रेटहरूले गर्दा नै छ सय रुपियाँ त तपाईँलाई अलिक है प्रोफिटेबलै हुन्छ हला अनि बादशाह भोगको चाहिँ म तपाईँलाई अलिक कम्ती गरेर सात सयसम्म गरिदिनु सक्छु नि अब यति त अब हामीले पनि गर्नुपर्छ है बा अब यस्तै हो हजुर हजुर होम डेलिभरी हुन्छ मलाई एड्रेस चाहिँ पठाइ दिनुहोस् न तपाईँको ए हुन्छ हुन्छ हुन्छ